अनलाइन शिक्षा है अनलाइन शिक्षाको चाहिँ भन्नु पर्दाखेरि चाहिँ अनलाइन शिक्षा र कोचिङले भन्नु पर्दाखेरि चाहिँ तपाईँले अब हेर्नु पऱ्यो भने होइन यसको सकरात्मक पनि सकरात्मक परिवर्तन पनि देखिन्छ है प्रभावहरू पनि देखिन्छ र यसको नकरात्मक प्रभावहरू पनि सबै देखिन्छ र अब सकरात्मक तपाईँले भन्नु पर्दाखेरि चाहिँ है अनलाइन शिक्षाले चाहिँ धेरै नै अब धेरै नै भन्दा पनि धेरै नै सहयोग अब धेरै नै नानीहरूलाई चाहिँ है छात्र छात्रालाई चाहिँ अब धेरै नै एकदमै के भन्नु अब धेरै नै सहयोग पुर्याएको जतिकै भइरहेछ अब उनीहरूले है आफ्नो घरैमा बसेर सबैको कोचिङहरू लिनु पाउँछन् है राम्रो राम्रो कोचिङहरू सेन्टरहरू खोलिएको छ अहिले अनलाइनमा खोलिन्छन् होइन र यो सेन्टरहरूबाट तपाईँले जस्तो कि फिजिक्सवालाहरू भयो खान सरको भयो महेश्वरी क्लासेसहरू भयो योहरू सबै हामीले अनलाइनमा हामीले चाहियो भने होइन अनलाइनमा हामीले युपिएससीहरूको लागि यस्तै कम्पिटेटिभ एक्जामहरूको लागि हामी प्रिपेरहरू गर्नु सक्छौँ र यसको चाहिँ एकदमै राम्रो फाइदा छ है यसरी फाइदा देखिन्छ र स अब नकरात्मक भन्नु पर्दाखेरि चाहिँ के भयो भन्दाखेरि चाहिँ अब नकरात्मकमा चाहिँ अब मान नान नानीहरू अब अल्छे हुने है अब सबै फोनमा आइहाल्छ आजकल नोट्सहरू बनाउनु परेन आफूले लेख्नेहरू खोज्ने कामहरू चाहिँ भयो अब अहिले निकै नै है अलिकिति भए पनि यसमा चाहिँ अलिकिति छोडिएको छन् अलिकिति सचेत हुनु पर्ने कुराहरू चाहिँ यसमा चाहिँ देखिन्छ र अनलाइन शिक्षा चाहिँ एकदमै राम्रो हो यो चाहिँ एकदमै राम्रो किनकि हेर्नुहोस् अब कतिवटा परिस्थितिहरू हुन्छ है मानिसहरूको धेरै परिस्थिति हुन्छ र कतिवटा परिस्थिति यस्तै परिस्थितिहरूले गर्दाखेरि चाहिँ अब ऊ त्यो स्थानमै गएर पढ्नु नसकिने कारण भएको हुन्छ है र अब पढ्ने इच्छा त छ नि तर अब यस्तै परिस्थितिहरूले गर्दाखेरि कुनै के केही प्रबलम्सहरूले गर्दाखेरि अब ऊ नजान सकेको कारणले गर्दाखेरि चाहिँ होइन त्यसमा चाहिँ अब उसले अब कसरी शिक्षा ग्रहण गर्ने त अब शिक्षा त ग्रहण गर्नु पऱ्यो एउटा शिक्षा त सि छात्र छात्रालाई त होइन पढ्नु त पऱ्यो पढ्नु पढ्नको लागि चाहिँ अब यो अनलाइन अहिलेको टेक्निकले चाहिँ यो अनलाइन क्लासेसहरूले चाहिँ एकदमै हेल्पफुल भइरहेको छ र यसमा चाहिँ है अझ नै यसलाई अझ इम्प्रुभमेन्टहरू गराउन सक्यो भने अझ राम्रो हुनु त अझ नै निकै नै इम्प्रुभहरू भइरहेको छ है अनलाइन टेस्टहरू हुन्छ अनलाइन कोचिङ भइसके पछि अनलाइन एक्जाम्सहरू पनि हुन्छ है र एकदमै यसरी इम्प्रुभ भइरहेको छ डिजिटल पूरै डिजिटलाइजेसनमा अगाडि बढ्दैछ हाम्रो भारत पनि र यसमा चाहिँ अलिक खुसी लाग्छ र गर्व लाग्ने साथै गर्व लाग्ने कुरा पनि हो यो चाहिँ